माघको जाडो कति साह्रो आछुछु जाडो टुप्पी ठाडो खै गरम त गरम छ तर जाडोमा त जाडै छ यो ठाउँ लरतरो ज्याकेटले चल्दैन छालाको ज्याकेट भएदेखि त्यसको भित्री पनि तातो भित्री त केहीको रौँहरूको बनिएको हो कि खुब मज्जाको लागेको छ छालाको ज्याकेट एउटा ज्याकेट त पोहोर परारै किनेको त्यो चाहिँ कोरियन जिनको त्यो कोरियन जिनको ज्याकेट चाहिँ त्यत्ति छालाको जत्तिको हुँदैन तातो अब फेरि जाडो महिना आउन थाल्यो हामीलाई ज्याकेटै चाहिन्छ ज्याकेटको डिमान्ड पुरा हुन्छ कहाँ कहाँबाट ज्याकेट ल्याएर बजारमा बेच्छन् बजारभरि नै ज्याकेट झुन्डिएको हुन्छ लुगा झुन्डिएको हुन्छ लुगा झुन्डिएको जम्मै लुगाको टेन पर्सेन्ट चाहिँ ज्याकेट झुन्डिएको हुन्छ सबैले ज्याकेट मन पराउँछन् तातो राम्रो पनि हल्का पनि अझ छालाको ज्याकेट साह्रै मन पराउँछन् खोजी खोजी किन्छन् बरू मान्छेले हाम्रो दाजु भाइहरूले एक छाक खाँदैनन् तातै लाउँछन् राम्रै लाउँछन् राम्रैसँग हिँड्छन् अरूको दाँजोमा चाहिँ हाम्रो चाहिँ एकदमै उच्च स्तरको जस्तो देखिन्छन् हाम्रो दाजुभाइ दिदीबहिनीहरू तुलना गर्नु हो भने साँच्चै तुलना गर्नु हो भने आकाश पातालको फरक पर्छ अन्य दाजुभाइहरू हेरी अन्यथा न सम्झिने कसैले पनि ज्याकेट ज्याकेटको डिमान्ड सबैभन्दा धेर जाडो ठाउँमा हुन्छ हाम्रो कालिम्पोङ यो पाहाडी भेग यो पाहाडी भेगमा एकदमै मौसम बद्लिन्छ घरिघरि बद्लिन्छ घरिघरि राम्रो हुन्छ कहिले घाम लाग्छ हल्का ज्याकेट लाउँछन् अलिकति धुम्मिन्छ बाक्लो ज्याकेट लाउँछन् ज्याकेट बेगर हिँड्दा ज्याकेट बेगर हिँड्दा मान्छेलाई के भुल्लिएँ के भुल्लिएँ जस्तो हुन्छ मलाई त्यस्तो लाग्छ ज्याकेट लाउने बानी भएर अब अब मान्छेहरू अलिकति कमी पैसा अलिकति गोजीमा कम्ती पैसा छ भने हल्कै खालको हेर्छन् तर ज्याकेटै हेर्छन् प्रायः अहिले त यहाँ स्त्री पुरुष सबैले ज्याकेट लाउँछन् जाडोमा को कस्तो हो को स्त्री हो को पुरुष हो चिनिँदैन पनि सबैको ज्याकेट हुन्छ केश पनि त्यस्तै पालेको छ सबै ले चाहिँ ज्याकेट मन पराउँछन् अब यो ज्याकेटको अर्को एउटा के छ भने गरममा यो घाँडो हुन्छ छालाको ज्याकेट त झन घाँडो हुन्छ औधी घाँडो हुन्छ कतै जानु पऱ्यो गरम भयो ज्याकेट खोल्नु पर्छ खोलेर बोक्नु पर्छ कोहीबेला त त्यत्तिकै भुलिन्छ कहाँ त्यत्तिकै गाडीमा छोडिन्छ गाडीमा गइयो र गरम भयो भने गाडीमै छोडिन्छ अनि नोक्सानमाथि नोक्सानै हुन्छ जाडोमा ठिक छ गरममा चाहिँ यो बिख छ फेरि त्यसले गर्दाखेरि ज्याकेट राम्रो गुणस्तरीय ज्याकेट किनेर राखेर बेला बेला मौसम हेरेर लाउन सके ज्याकेट पाहाडको पाहाडी भेकको निम्ति चाहिँ अति उत्तम हो अब पत्ला ज्याकेट त प्रायः जाडोमा मधेसमा पनि लाउने गर्छन् त्यो एकदमै मौसम अनुसारले लाउँने गर्छन् अब मधेशमा ज्याकेट लाएर हिँड्दा हाँस्छन् पनि हाँस्छन् पनि र मैले हिजो अस्ति गए हप्ता एउटा ज्याकेट किनेको छु त्यो ज्याकेट औधी राम्रो पनि छ मलाई मन परेको भित्री मनले यही ज्याकेट किन् भनेर भन्यो अनि मैले त्यो ज्याकेट किनेको छु अब त्यसलाई म राम्रोसँग हिफाजत गरेर राख्छु ताकि एउटा चिनो होस् धन्यवाद